मलाई असाध्यै मनपर्ने मौसम नै जाडोको मौसम हो किन मनपर्दछ पर्छ भन्दाखेरि जाडो मौसममा यो मौसमहरू आकाशहरू एकदम खुल्ला रहेको हुन्छ जसमा मनोरम दृश्यहरू हेर्नु पा पाइन्छ फोटोग्राफी भिडियोग्राफी ग गर् गरेको हुनाले गर्दा यी मौसम साह्रै मनपर्छ यी भिडियोग्राफी अनि फोटोग्राफी गर्दा पनि मनोरम दृश्य खुल्ला आकाश फुलहरू ढकमक्क फुलेको दृश्यहरू पाउने गर्दछु यसर्थ यो मौसम असाध्यै मनपर्ने गर्दछ यी मौसममा असाध्यै जा ठन्डा पनि हुँदैन असाध्यै ठन्डा भएमा हामी आगो ताप्ने गर्दछौँ सबै मिलेर आगो ताप्ने गर्दछौँ बातचित गर्ने गर्दछौँ यी मौसमले भनौँ अब यी सबै मानिसहरूलाई एकमुष्ट गराउने काम पनि गर्दछ त्यसोस्ले यी मौसम साह्रै मनपर्दछ